हेलो हेलो म हौ सब्जी किन्ने मान्छे अहिले यो सब्जीहरू के कसो छ हौ दामहरू कसरी अहिले यता यही बिस तिस रुपियाँ अब यति नै त चल्दैछ चलेको दाम यता त्यति नै हो सबैजनाले त्यतिमै राख्दैछ अब मिलाएर दिइहाल्छु नि यही तिस पैँतिस रुपियाँ अब राम्रो छ भने सब्जी हेरेर हुन्छ कति छ तपाईँको अब कस्तो छ सिमी तपाईँको तिस रुपियाँ गरेर राख्दैछु साग चाहिँ तपाईँको बिस रुपियाँ मुठा अब त्यो सब्जी हेरेर हुन्छ अब त्यहाँबाट तपाईँले प्याक गरेर आउँदा ओर्दा यहाँनिर आइपुग्दा आदि बिग्रिन्छ ओइलिन्छ फुट्छ के केहरू हुन्छ त्यसको काट्नुपऱ्यो कुल्ली लगाएको भाराहरू काट्नुपऱ्यो अहिले के के भिन्डी बोडीहरू अलिअलि उताबाट आउँदैछ सिमीहरू बोडीहरू उही हो पच्चिस रुपियाँ तिस रुपियाँ मुठा भिन्डी साठी सत्तर रुपियाँ केजी अरू अरू अब खै सब्जीहरू त साह्रै बेसी छैन उता सिलगढीको अलिअलि आउँदैछ सब्जीहरू सिमीहरू अब बीँहरू अहिले त ता त्यति बीँहरू आएको छैन आयो भने चाहिँ अब हेरेर हुन्छ त्यो अहिले यता छैन यता उता सोधेर भइहाल्छ तपाईँले छ भने मलाई कल गर्नुहोस् न म मिलाइहाल्छु नि दाम त ए दामहरू त भइहाल्छ दामको तपाईँ टेन्सन नगर्नुहोस् न म छु नि म मिलाइदिइहाल्छु नि दाम त अँ फाइदा त भइहाल्छ नि अब म पनि त्यस्तो राख्दिन तपाईँलाई पनि अब जस्तो अब दुईजनालाई नै नाफै हुने खालको दिउँला नि टमाटर अहिले बस्तीको हो भने तिस चालिस रुपियाँ केजी अब मिलाएर सबै पठाउनुहोस् न म मिलाइदिइहाल्छु नि दामहरू त हुन्छ